मलाई यो इलाहाबाद बिरयानी इलाहाबादी बिरयानी भन्ने रेसिपी चाहिँ बनाउन मन लागेको थियो त्यो त्यो अलग्गै खालको बिरयानी थियो अरू अर्को खालको बिरयानी त बनाउनु सकिन्थ्यो त्यो बिरयानी लागि एक ठाउँ मैले रेस टुरमा जाँदाखेरि खाएको थिएँ एकदमै मिठा मिठो लाग्यो त्यो टेस्टहरू नै भयो एकदम पर्फेक्ट भनौँ न सठिक ढङ्गमा बनाइएको अनि त्यो बनाउनु मैले घरमा निकै कोसिस गरेँ तर भने जस्तो हुन सकेनँ त्यो मेरो लागि एउटा चुनौतीपूर्णै रेसिपी भएको हो जस्तो लाग्छ मलाई किनभने अरू अरू बरु सिम्पलै बनाइ सहज सहजैसँग त्यसलाई निकै साह्रोगाह्रो पऱ्यो र पनि बनाइ छाडे एउटा बनाउने मलाई त्यसबाट अनुभव पनि भयो र त्यो रेसिपी चाहिँ सिम्पलै थियो हेर्दाखेरि तर बनाउँदै जाँदाखेरि चाहिँ चुनौतीपूर्ण नै भयो मेरो लागि चाहिँ र अन्तमा म त्यसको अनुभव पनि लिएँ मैले बनाएँ पनि राम्रैसँग